म चाहिँ जाडो महिनामा यात्रा गर्न रोज्छु किनभने जाडो महिनामा चाहिँ हामीलाई एकदमै कम्फोर्टेबल हुन्छ गरममा चाहिँ गरम भएर होइन हामीले जे जे हामीले हेर्नु जानु गएको हुन्छ त्यसको चाहिँ हामीले एकदम मज्जा लिनु पाउँदैन किनकि गरम भएर पसिना आएर कस्तो हुन्छ जारो महिना चाहिँ यात्रा गर्नुको निम्ति मलाई एकदमै राम्रो लाग्छ किनकि मौसम पनि एकदम राम्रो भएको हुन्छ